मैले अघि नै भनिहालेँ हाम्रो घरदेखिको खोलाहरू पनि धेरै टाढो छ र स्विमिङ पुलहरू पनि हाम्रो गाउँघरमा छैन स्विमिङ मैले कहिले पनि गरेको छुइनँ त्यही भएर मलाई स्विमिङबारे मलाई स्विमिङहरू आउँदैन